मेरोमा लघु सिद्धान्त कौमुदी छ अग्निस्थापना छ अनि धेरै अन्य पुस्तकहरू छन् जस्तै बाल्मिकी रामायण छ श्रीमद्भागवत महापुराण छ अनि देवीभागवत छ चारवेद छ अठार पुराण छ र यसै गरी अन्य धेरै नेपाली भारतीय नेपाली साहित्य क्षेत्रका पुस्तकहरू पनि धेरै छन् र जस्तै य र यी पुस्तकहरू मैले कति किनेका हुँ र कति पुस्तकहरू मेरा जिजुबाजेले चलाएका पुस्तकहरू पनि थिए र यसै गरी कति पुस्तकहरू मेरा गुरुबाहरूले पनि दिनु भएको थियो र कति पुस्तक अन्य विषय अन्जान व्यक्तिहरूले मलाई पढ्न सकोस् अथवा पढ्न इच्छा गऱ्यो भनेर पनि दिनु भएको पुस्तकहरू छ